मेरो घरमा चाहिँ थुप्रै गाईबस्तुहरू छ गाई बाख्रा अन्त सुँगुरहरू अनि त्यहाँदेखिको चाहिँ त्यसमा चाहिँ आमाबाबाले पनि त्यहाँदेखिमा हेल्प गर्नुहुन्छ त्यहाँनिर अन्त अब बाख्राको लागि त्यो के भन्छ केही त्यो चारोहरू अनि त्यहाँदेखिको त्यो अब आँटाहरू त्यो पिठोहरू भुसहरू के के अन्त गाईको लागि खोलेहरू अनि त्यहाँदेखिको अब सुँगुरको लागि त जे पनि हुन्छ जस्तो सुँगुरको लागि पनि अब मानेहरू के के खोजेर गर्नुपर्छ अन्त प्रायःजस्तो चाहिँ सुँगुरलाई चाहिँ माने अनि त्यहाँदेखिको आँटा दिन्छ बनाएर अनि त्यहाँदेखिको त्यहाँनिर उयो गरेर अनि त्यहाँदेखिको गाईलाई चाहिँ गाईलाई चाहिँ अब ब्या ब्याउ ब्याउनु छ भने त्यसलाई के के अब खोले खोलेमा आँटाहरू अनि त्यहाँदेखिको त्यो के भन्छ बजारबाट मेलबाट के के पिना यस्तोहरू ल्याएर दिन्छ अनि त्यहाँदेखिको चाहिँ अनि त्यहाँदेखिको त्यहाँदेखिको तिनीहरूको खोरहरू सफाहरू गर्दाओर्दा अन्त घाँसहरू काट्नुपर्छ अनि त्यहाँदेखिको बाख्राको बाख्राको लागि चाहिँ त्यति साह्रो गर्नुपर्दैन कोही बेला बियाएको बेलामा चाहिँ बियाएको बेलामा चाहिँ त्यहाँ हेर्नुपर्छ अनि त्यसको उयोहरूलाई अब बच्चाहरूलाई अब त्यहाँदेखिको त्यहाँनिर गएपछि कोही बेला अब त्यो बच्चाहरूले आमाको दुध खानु मान्दैन त्यसै कारण त्यहाँनिर निप्पलमा त्यही उयो आँटाको योहरू लिटोहरू बनाएर त्योहरू हलुका मनतातोमा त्यस्तोहरू दिन्छ अनि त्यहाँदेखिको चाहिँ मम्मी र बाबाहरूले चाहिँ घाँसहरू काटेर ल्याउनुहुन्छ अरू त्यहाँदेखिको अब वा गाईको गाईको पनि गाई ब्यायो भने पनि त्यसरी नै स्याहार्नुपर्छ अन्त सुँगुर सुँगुर सुँगुरको चाहिँ सुँगुरको चाहिँ त्यति साह्रो चाहिँ गर्नुपर्दैन किनभने अब त्यो किनभने त्यहाँनिर त्यहाँ त्यस्तो साह्रो गर्नुपर्दैन सुँगुरमै सुँगुरलाई चाहिँ आँटा अब अब उब्रिएको भातहरू बासी अब के केहरू उब्रिएको तिनीहरूलाई त्यहाँनिर बनाएर दियो भने तिनीहरूले त्यतिकै उयो गरिहाल्छ मेन चाहिँ गाई र बाख्रालाई